भाइ तपाईँले त अन्त मलाई त दार्जिलिङ टु सिलगढी त पाँच सय रुपियाँ पो भाडा माग्नुहुँदैछ त अन्त मैले त पहिला नै तिन सय रुपियाँ गरेर पो मिलाएको छु त एजेन्सीसँग यो त कसरी हुनु सक्छ त म त यो तिन सय रुपियाँभन्दा त बडी त दिनु सक्दिनँ पाँच सय रुपियाँ त झन् दिँदै दिदिनँ किनभने म त डाइरेक्ट म त तपाईँको त यो त कमप्लेन ठोकिदिन्छु किनभने मान्दै मान्दिनँ भाडा त खालि तिन सय रुपियाँ मात्रै हो तपाईँले मलाई कसरी पाँच सय रुपियाँ माग्नुहुँदैस